अहिलेको कृषिलाई चाहिँ जलवायुले चाहिँ धेरै नै प्रभावित पारेको छ कसरी भन्दाखेरि चाहिँ कसरी भन्दाखेरि चाहिँ अब हामी जब सिमी हामी बस्तीमा बस्नेहरूले चाहिँ जब सिमी रोप्छौँ बारी खेतीमा धानहरू रोप्छौँ यस्तो सिजनमा चाहिँ धेरै पानी आएको कारणले पानी परेको कारणले गर्दाखेरि चाहिँ धान रोप्दाखेरि त्यो धान रोप्नलाई जुन बनाएको बारहरू भत्किदिन्छ आली लगाएको आलीहरू यस्तो बारीहरू भत्केर पैह्रो गइदिन्छ अनि जब हामी सिमी रोप्ने सिजन हुन्छ सिमी रोपेको हुन्छ टमाटर सागहरू एस्तै सब्जीहरू रोपेको टाइममा पानी आउँदाखेरि चाहिँ त्यो सिमीको बिउहरू सबै नै मारिदिन्छ राम्रो हुनु पाउँदैन पानीको कारणले गर्दाखेरि चाहिँ धेरै प्रभाव गर्छ जलप्रभावले चाहिँ पानीले चाहिँ धेरै नै प्रभाव गर्छ